मलाई कल्पना चाउला र राकेस शर्माको बारेमा अलिकति जानकारी छ राकेस शर्मा चाहिँ इतिहास रच्नु भएको थियो कसरी भन्दाखेरि उहाँ चाहिँ पहिलो यस्तो इन्डियन हुनुहुन्थ्यो जो कि ट्राभल गर्नु भएको थियो स्पेसमा सोभियत रकेटमा जुन चाहिँ लन्च भएको थियो अप्रेल दुई उनाइस सौ चौरासिमा र कल्पना चावला चाहिँ अमेरिकन एस्ट्रोनट हुनुहुन्थ्यो जो कि प्रथम महिला हुनुहुन्थ्यो इन्डियाको अ अरिजिनबाट स्पेसमा जानुलागि उन्नाइस सौ सन्तानब्बेमा